हाम्रो अब मुख्य व्यञ्जन चाहिँ सेल उयस खानेकुरोमा चाहिँ सेलरोटी हो त्यसमा चाहिँ हामीले चाहिँ अब नरिवल चिनी दुधहरू दुध मसलाहरू हालेर चाहिँ अब मज्जाले मुछेर चाहिँ यस्तो अब तेलमा तेलमा बनाउँछ अनि त्यसपछि चाहिँ चामल अन्त चामल ओखलीमा कुटेर चाहिँ त्यसपछि चाहिँ अब सबै चालेर त्यहाँदेखिको चाहिँ चालेर मज्जाले राखेर त्यसपछि चाहिँ त्यो पिठोलाई मुछेर त्यहाँदेखि पछाडि दुध चिनी नरिवल हरू हालेर चाहिँ अब मज्जाले घिउहरू हालेर चाहिँ मोलेर चाहिँ अनि त्यसपछि पास राखेर चाहिँ त्यसलाई अब एक दुई घन्टाहरू बादमा चाहिँ बनाउँछ हामीले त्यहाँदेखि त्यसपछि चाहिँ हाम्रो मेन व्यञ्जन चाहिँ उयो चाहिँ अब खिर खिरमा चाहिँ अब हामी स्विट डिसहरू पनि भन्छ खानाहरू खाएर यस्तोहरू गरेर के के बर्थडेहरूमा पनि हामीले दिन्छ अनि त्यसमा चाहिँ मेन नरिवल चिनी ड्राई फ्रुट्सहरू त्यहाँदेखिको दुधहरू हालेर बनाउँछ त्यसमा चाहिँ अब मज्जाले बनाएर चामलहरू हालेर चाहिँ बनाउँछ अन्त त्यो चाहिँ सबै प्रयोग हुन्छ त्यसमा चाहिँ त्यो खिर